मलाई भिडियो गेमबारे थाहा छ मलाई म भिडियो गेमबाट म पब्जी भिडियो गेम खेल्ने गर्दछु किनभने मलाई पब्जी खेल्नु धेरै मज्जा लाग्छ अनि राम्रो लाग्छ अनि ज आजकलको युवाहरू भिडियो गेमबारे नै पैसा कमाउँछन् उनीहरूले आफ्नो जीवन चलाइरहेको छ भिडियो गेमद्वारा अनि भिडियो गेम म मेरो आफ्नो साथीहरू साथीहरूसँग खेल्छु